हेल्लो ग्यास डिस् डिस्ट्रिब्युटर अफिस हो ए तपाईँलाई एउटा कम्प्लेन गर्नु थियो मेरो कि हेर्नुहोस् न ग्यास होम डेलिभेरीको मेरो ऊ यसमा त्यो सिलिन्डरको के अब हलुका न हलुका लाग्यो कि अनि त मेरो पालो डाउट लागेर वेट गरी हेरेको त वेट पनि पुरा कम्ती छ म त त्यो राख्दिनँ ऊ यो चेन्ज गरिमाग्नु भनेको होम डेलिभेरीको त तपाईँहरूले ऊ यो गरेर चार्ज अलिकति लिएर तपाईँहरूले नै मान्छे पठाइदिएको भए राम्रो हुन्थ्यो नि त्यसको लागि त अब कोही मान्छे नभएर बोक्ने यताउति नभएर त होम डेलिभेरी सर्भिस छानेको हैन हैन तपाईँकोमा स्टाफ छ भने पठाइदिनुहोस् न त्यसको चाहिँ बरु एक्स्ट्रा पेमेन्ट काट्दा हुन्छ नि मेरोमा त घरमा केटा मान्छे पनि कोही छैन हो म त सक्दिनँ नि हुन्छ थ्याङ्क यु के भन्छ उताबाट यहाँनेरि फेरि अध्याँरो भएर